मैले मार्सल आर्ट जोइन गरेको चाहिँ लगभग सात आठ वर्ष भइसक्यो है त्यति बेला अब फर्स्टमा अब म मार्सल आर्ट कसरी जोइन गरेँ किन जोइन भएँ अब त्यो भन्छु मार्सल आर्ट जोइन गर्नुको मेन मोटिभ चाहिँ मेरो त्यही आफ्नो होइन एउटा इन्ट्रेस पनि थियो प्लस अब फिटनेसहरू पनि हुन्थ्यो है आ त्यति बेला अब फेरि त्यो भिडियो अब त्यति बेला भिडियोहरूतिर ब्रुस लीहरू अब त्यस्तोहरू देख्दा है आफूलाई पनि अब पुरा यस्तोहरू किकहरू हानेको देख्दा पुरा यस्तो सिक्नु मनलाग्ने उयो गर्नु मनलाग्ने त्यस्तै हुन्थ्यो त्यहाँदेखि त्यस्तो मेरो एउटा साथी थियो उसले चाहिँ भन्यो कराते कराते जोइन गर्नु छ त्यस्तो त्यस्तो हामी पनि यस्तो ब्रुस लीहरू जस्तो हुनुपर्छ त्यस्तो भन्थ्यो है हामीले त्यही जोइन गर्यौँ अन्त एक दुईजना जोइन गर्यौँ फर्स्टको दिनतिर अब के हो के अब कसरी के अब करातेको अब आफ्नै ल्याङ्ग्वेज बोल्नुपर्छ है अनि किकहरू हान किकहरू हान्दा जस्तै अब गिरिहरू जस्तै के के थुप्रो प्रकारको हुन्छ त्यस्तै वर्डहरू बोल्दै अब सिक्नुपर्ने आफ्नो जिउ अब पहिला जति अब फर्स्टमा र अहिले अहिले त अब होइन धेरै कुछ भएको छ त्यसले र फर्स्टमा चाहिँ अब पुरै साह्रो हुन्थ्यो क्या साह्रो दुख्थ्यो यस्तो किकहरू हान्नु नसक्दा अब गुरु अथवा सिन्जे भन्ने क्या सिन्जेहरूले अब पनिसहरू दिन्थ्यो है थुप्रो थुप्रो किसिमको मजा पनि आउँथ्यो के सिक केही कुछ सिक्नु पाइन्थ्यो है केही आफ्नो सुरुआती दिनमा अब फर्स्ट फर्स्ट जोइन गर्दा त्यस्तो अब पुरा हार्डहरू त्यहाँदेखि बिस्तारै बिस्तारै हुँदै गयो त्यहाँदेखि बेल्डहरू हुन्छ बेल्ट बेल्ट बढ्दै र्याङ्क बढ्दै गयो गयो त्यहाँदेखि बिस्तारै है अहिले चाहिँ अब होइन सिकाएको सिकेको अहिले काम लाग्छ अब अहिले काम लाग्दैछ पनि है अब त्यो सिकाएको सिकेको अब त्यही हामीलाई पनि अब होइन त्यो सिकाएको एउटा क्लासको लेसन त्यो हामीले जे जे सिक्यौँ जे जे अब उयो भयो डिसिप्लिनमा के बस्यौँ पनि के के गरौँ त्यही आउँदो दिनमा अब अरू केटाकेटीहरूलाई पनि हामी दिनसक्छौँ है दिँदैछौँ पनि त्यो करातेमा चाहिँ अब त्यही राम्रो चिज हो होइन नराम्रो चिज होइन त्यो आफूले आफ्नो शरीरको लागि राम्रो आफ्नो सेल्फ डिफेन्सको लागि राम्रो मजाले सिकिन्छ मजाले गरिन्छ अब सुरुआती दिनमा त अब फर्स्ट साह्रै पर्छ है मलाई पनि त्यस्तै भएको थियो साह्रो परेको थियो अब बिस्तारै बिस्तारै बानी हुँदै हुँदै जाँदा सिक्दै जाँदा सिकिँदै जाँदा सिकाउँदै जाँदा आफू भन्दा जुनियरलाई पनि सिकाउँदै जाँदा आफू पनि सिक्दै मजा आउँछ त्यस्तै